ड्रइङ चाहिँ अब मेरो एउटा हबी नै हो है र अब सानोदेखि नै हामी चाहिँ अब स्कुलमा त्यो मिसहरूले यस्तो बना भन्दाखेरि बनाउने गर्थेँ अब साथीहरूसँग है क्लासमा अब मजा आउँथ्यो कलरहरू किनेर आ ठक्कै बनाउने गर्थ्यो त्यतिखेर पनि मिसहरूले भन्नुहुन्थ्यो क्या अब राम्रो बनाउँछौ तिमी क्लासहरू गर हौ त्यस्तो खालके भन्नुहुन्थ्यो तर अब पछाडि पछाडि आएर स्कुलमै कम्पिटिसनहरू पनि भयो ड्रइङ है त्यसमा पनि भाग लिएको थिएँ एकखेप इन्भाइरोमेन्ट डेमा भएको थियो है ड्रइङ कम्पिटिसन भएको थियो त्यसमा चाहिँ म थर्ड भएको थिएँ र त्यसमा पास भएर प्राइजहरू पनि पाएको थिएँ कलरहरू त्यो स्केच कलर वाटर कलरहरू पाएको थिएँ र अब अहिलेसम्म अब मैले फोकसै गरेको भए सायद हुन्थ्यो होला अलिक माथि नै सम्म पुग्थ्यो होला ड्रइङ करियर है तर अब त्यस्तो इच्छा भएन प्लस फाइनेन्सियली पनि अलिक विक भएकोले गर्दाखेरि त्यस्तो क्लासहरू चाहिँ गर्नु पाइनँ मैले ड्रइङको अरू एकखेप ड्रइङ वर्कसप चाहिँ मैले गएको थिएँ एटेन्ड गरेको थिएँ यहाँ मालबजारमै त्यहाँबाट त्यतिखेर चाहिँ अब धेरै कुरा सिकेँ क्या त्यहाँबाट पनि मैले त्यहाँ त्यो त्यहाँ गएर झन् अब मलाई एकदम मनपर्नु थाल्यो ड्रइङ गर्नु र अब कसरी ब्यालेन्स हुन्छ नि अब पेन्सिलहरू ले कसरी बनाउनुपर्ने ड्रइङ पेन्सिलको म चाहिँ वाटर कलर कसरी युज गर्नुपर्ने है स्केच कलरहरू कसरी युज गर्नुपर्ने आउट लाइनहरूलाई हान्नु लङ बनाउनु त्यो धेरै कुराहरू सिकेँ है र अब ड्रइङ नै गरेको भए पनि अब फ्युचर चाहिँ राम्रो छ है र त्यहाँनिर मैले अब दिवस सर भेटेको थिएँ दिवस सरले धेरै इन्सपायर गर्नुभयो मलाई यस्तो उस्तो भनेर है र अब बनाउँदै गयो भने तपाईँको ड्रइङहरू पढाइ पनि है आफ्नो फ्युचर चाहिँ बनाउनु सकिने रहेछ भनेर चाहिँ अब त्यति त बुझेँ तर पनि अब त्यस्तो ड्रइङप्रति अब रुचि राख्ने म भए पनि तर अब फ्युचरै चाहिँ सोचिनँ मैले त्यतिखेर किनभने धेरै साह्रो छ ड्रइङमा है